हेलो म माथिल्लो गाउँ सिरुबारी बस्ने हौ हापेन साइँला यो चामलको लागि अस्ति रातभरि फोन गरेँ कसैले उठाएन यो नम्बर चाहिँ कसको हौ हजुर अँ अँ कुन कुन खालको कस्तो कस्तो चामल लामो छोटो कालो पहेँलो कस्तो चामल छ हौ

पकाउँदै नपकाइकन बास्ना आउने चामल छ ए अँ हो त्यो हो त्यो नुनिया नुन हाल्ने नुनिया ए दसैँमा खानु परेको छ कि अन्त नि सोधेको हौ दुई

मलाई यो वरिपरिको साथीहरूले नि मगाइदियो भने चाहिँ दुई बोरा चाहिएको थियो हौ अँ दुई बोरा चाहिँ यसपालि अब अर्कोपालि कति हुन्छ तिहारमा पनि चाहिएको छ गनाउने चामल अलि बिसन्चो छ हौ

अँ बस्तीको छ भने अस्तिको त्यो दस किलो अरू मिलाएर जम्मा दुई बोरा पठाउदिनु नि त पैसा म गाडीमा पठाइदिन्छु हस्तेलाई अँ हस्तेलाई पठाउँछु नि बुधबार अँ हस्ते क्या त अँ अँ अँ तर चामल चाहिँ गनाउने चाहियो नि अँ अँ ल ल ल ल हो त्यस्तो चामल चाहियो खाइरहन पाइयोस् भनेर नि अँ आहा अ अन्त त्यो अरू के पाउँछ के भन्छ बासमतीसँग अरू के भन्छ मरेँ हौ बिर्सिएर उ उ त्यो आँटाको पिठो पाउँछ नि चम्पा चम्पा चम्पा हो त्यो अँ अँ चम्पा चम्पा दुई किलो